म चाहिँ अब नजिकको सहर भन्दा बजार भन्दा चाहिँ कालेबुङ अब बर्षमा तिन चारपल्ट जाने गर्छु अनि जुन जाँदा चाहिँ म अब एउटा जुन लुगाफाटाहरू लिनु अब सहरै जानुपऱ्यो बजारै जानुपऱ्यो अनि सबसे नजिक त अब हाम्रो अलगढा हो अनि अलगढामा पनि कति प्राय त अब त्यहाँ पाउने गर्छ त्यहाँ किन्ने गर्छ यदि अब त्यहाँ नपाएको चिजहरू चाहिँ म अब अलिक ठुलो सहर चाहिँ अब कालेबुङ बजार भनिन्छ अब त्यहाँ जाने गर्छु अनि कतिपय लुगाफाटा भयो अब कति घरको सामानहरू ल्याउनु अब घरभित्र भएको चिजबिजहरू किन्नको निम्ति अब म जाने गर्छु अब कति चाहिँ अब क्रिस्मसको टाइममा चाडबाडको टाइममा जाने गर्छु कारण अब घरभित्र चाहिने अब सजाउने कुरादेखि अब धेरै कुराहरू घरमा चाहिन्छ त्यसको लागि चाहिँ म सहर बजार जाने गर्छु सहरमा जति अब कुराहरू पाइन्छ अब गाउँबस्तीमा त अब पाउन सक्दैन अनि बजारै जानुपर्छ अब नजिक भनेको अब त्यही अब सहर गाउँ बजार हो अनि त्यसमै म जाने गर्छु अनि त्यहाँबाट चाहिँ म धेरै चिजबिजहरू भयो भाँडाकुँडा भयो भाँडाकुँडा भयो त्यो किन्नको निम्ति पनि हामी अब बजारै जानुपर्छ अब नजिकैको बजार भन्दा अलगढा भयो अलगढामा कति सामानहरू त अब पाउने गर्छ त्यो बजारमा पनि अब सानो छ सानो लाग्छ त्यहाँ पनि पाउने गर्छ तर अब कति नपाउँदा चाहिँ हामी कालेबुङ जाने गर्छौँ अनि त्यहाँ भित्र पनि पाएन भने हामी सिलगढीसम्म पनि हामी जान्छौँ अनि त्यहाँबाट लिएर आउँछ अनि कति प्राय चाहिँ अब हामी अलगढाबाटै गर्ने गर्छौँ अब घरको बेडकभरहरूदेखि भयो धेरै कुुराहरू डनलपहरू लिनु सजिलो चाहिँ हामीलाई कालेबुङ र अलगढा हो हामी त्यहीँ जाने गर्छौँ